मलाई खानेकुरामा विशेष मन पर्ने खाद्य व्यञ्जनहरूमा हरियो सागसब्जी पनिर मस्रुमहरू नै धेरै मन पर्ने गर्दछ र यी व्यञ्जनहरू तयार गर्दा धेरै मसलाहरू पनि प्रयोग गर्न नपर्ने हुन्छ त्यसैले नै मलाई यी सब धेरै नै मन पर्छ